मैले मुर्ति त बनाएको छुइनँ तर मेरो प्रेरणा के थियो भन्ने मेरो प्रेरणा मेरो बाबा थियो मेरो बाबा आर्मीको एक्स सर्भिस मेन हो र मलाई पनि आर्मी जाने इच्छा धेरै थियो तर म जानु सकिँन कतिवटा कुराको सामना गर्नु पर्दा मैले त्यो चुनौती पार गर्न सकिँन र म आर्मी जान सकिँन र अरूइ काममा नै म व्यस्त भइरहेको छु